हेलो मेपल वाच हजुर मैले कति दिन अगाडि हजुरहरूको दोकानबाट एउटा घडी लिएको थिएँ म जुन चाहिँ मलाई असाध्यै मनपऱ्यो बहुत राम्रो सबैले धेरै राम्रो भन्नुभयो होइन तपाईँहरूको सर्भिस पनि मलाई धेरै राम्रो लाग्यो अब लिनु त राति लिएको थियौँ होइन तर त्यो राति लिएको भए पनि हतारमा भए पनि सबैले मेरो यहाँ छिमेकीहरूले आफन्तहरूले सबैले कहाँबाट ल्याएको भनेर सोध्नुहरू भयो सो धेरै धेरै धन्यवाद हजुरहरूले मलाई त्यो घडी को लागि भन्नुभएकोमा हजुर थ्याङ्क्यु सो मच् हजुरहरूको सर्भिस पनि मलाई धेरै मनपऱ्यो म धेरै खुसी छु धेरै खुसी लाग्यो होइन म फेरि कहिले पनि घडी लिनु छ या कोही मेरो आफन्तहरूले लिनुपऱ्यो भने म हजुरहरूको दोकानको लागि म भनिदिन्छु नि मेपल वाच सिटी सेन्टर सिलगढी भनेर हवस् हुन्छ थ्याङ्क्यु सो मच्